मैले मिन्त्राबाट नि बिबाको कुर्ता मगाएको थिएँ बिबा ब्रान्डको अन्त मेरो चाहिँ साइज हो लार्ज थर्टी सिक्स लाउँछु होइन कत्ति राम्रो कुर्ता आएको छ मतलब बाहिर यही कुर्तीको दाम थियो बाहिर चार हजार तर मैले अनलाइनमा यो मिन्त्रा एपबाट मगाएको सोह्र सौ मात्रै पर्यो अन्त कटन पनि कटन फेब्रिक पनि कति राम्रो लाउँदा पनि पुरा कम्फर्टेबल अन्त जिउमा पनि त्यो साइज पनि अलिकति घटाउनु बढाउनु केही परेन हो जिउमा पनि मलाई ठिक्कै भयो साइज पनि हो ए यति साह्रो मनपर्यो मलाई यति राम्रो लाग्यो यो कुर्ता हो अन्त मैले अहिले बजारमा गएर किनेको भए यो यसको दाम जति चार हजार थियो त्यति नै पर्ने थियो तर मलाई अनलाइनबाट यो कुर्ताको दाम खालि सोह्र सौ मात्रै पर्यो त्यो पनि बिबा ब्रान्डको हो अन्त क प्योर कटन अनि यत्ति कम्फर्टेबल अन्त यो कुर्ता पाएर चाहिँ म पुरा खुसी छु